हेलो ए दाजु म यहाँ खरसाङबाट बोलेको कि तपाईँ ड्राइभर दाजु बोल्नु भएको है मेरोमा नम्बर थियो नि त तपाईँको ए हजुर हजुर होइन हौ मलाई क्या घुम्नु जानु थियो नि त कि अन्त गाडीको बारेमा सोधौँ भनेर नि तपाईँलाई तपाईँकोमा हुन्छ तपाईँलाई भन्दाखरि तपाईँले खोजिदिनु सक्नुहुन्छ ए हजुर हजुर त्यही त होइन मलाई गाडी चाहिएको थियो कि दाजु भोलिको लागि त्यही त चारजना जानेलाई चाहिँ चारजना जाने सानो ट्याक्सीलाई चाहिँ तपाईँले भाडा कति लिनुहुन्छ दार्जिलिङ जाने नि हजुर घुम्नु त पर्छ नि अब दार्जिलिङ डल्लै घुम्ने भन्दैछ मेरो पाहुना आउँदैछ नि त कि तिनीहरूलाई घुमाउनु जानु छ हौ दाजु ए घुम्नु घुम्नु त छ नि दार्जिलिङको अब कुन कुन जग्गा छ होला है दाजु घुम्ने ए ए हजुर बतासे टाइगर हिल है चौरस्ता मा माथि हजुर मन्दिर पनि जाने एकछिन घुम्ने भन्दै थियो भेट दर्शन गर्ने भन्दै थियो हजुर त्यो भयो हो अन्त जू पनि अन्त हजुर रक रक गार्डन पनि हजुर दिनभरि नै लाग्छ नि लाग्नु त ए चारजनामा चाहिँ तपाईँले चार हजार जस्तो पर्छ ए अन्त उयो छजना छ सातजना आँट्ने न नानीहरू पनि छ कि तिनीहरूको छ सातजना आँट्ने चाहिँ ए छ हजार जस्तो पर्छ अन्त अलिक मिलाइदिनुहोस् न त्यसो भए ठुलै गाडी गर्नु पर्छ होला हौ दाजु किनभने अलिक कम्फोर्टेबलसँग जा गएको राम्रो नि त है फेरि तिनीहरू टाढोबाट आएको हो कि फेरि असुविधा भयो भने फेरि प्लेन्सकोहरू हो कि फेरि बाटोमा फेरि यता हिल्सको बाटोमा हो भमिटिङ गर्नेहरू प्रब्लम पनि हुन्छ गाडी चाहिँ हजुर एकदमै तर अब बिस्तारी हो एकदम कम्फोर्ट भएर चलाउनुहोस् न तपाईँले या तपाईँले भ्याउनु हुँदैन भने पनि कसैलाई अब राम्रो खालको ड्राइभरलाई तपाईँले गरिदिनुहोस् न

होइन दाजु खानाहरू त होटलमा खाँदैन तिनीहरू अलिक अर्को टाइपकोहरू छ कि घरबाट नै बनाएर बरू म बनाएर हो सबै खानेकुरोहरू बनाएर हालिदिन्छु त्यही त्यही भएर त गाडीमा क्या सामानहरू पनि यसो आँट्ने हो दिनभरिमा चाहिँ घु घुमिसकोस न अब टाइम ए टाइम भन्नु भएको टाइम बिहानको तपाईँले नि साँढे सात आठबजीतिर हामीलाई लिनु आउँदा हुन्छ तपाईँले बेलुका बेलुका तपाईँले छ बजीतिर हाम्रो घरमा छोडिदिँदा हुन्छ मेरो घरमा ए हजुर हजुर दाम चाहिँ अलिक मिलाइदिनुहोस् न त हौ दाजु अलिक ज्यादा भयो नि त हौ आखिरी अरू बेला पनि म तपाईँलाई भन्छु त अन्त म कसैलाई त फोन गर्दिनँ तपाईँलाई भन्छु अरू बेला पनि हो अब तपाईँले अब यसो मिलाई दिनुहुन्छ फेरि अब राम्रोसँगले सबै जग्गा घुमाइदिनुहुन्छ भनेर नि अब चिनेको दाजु दाजु भनेको चिनेकै हुन्छ हजुर हजुर अलिक मिलाइदिनुहोस् न पाँच हजारसम्म गरिदिनुहोस् न त दाजु होइन नि हौ दाजु ज्यादा हुन्छ नि त हौ फेरि मलाई त अन्त साँढे पाँच हजार त ज्यादा हुन्छ नि हौ अन्त हो नि त्यत्रो जग्गा घुमाउनु त छ कि

हजुर हजुर टाइम त लाग्छ हो नि त्यो त जानेँ नि मैले बुझेँ कि होइ न हौ मैले चाहिँ भनेको पाँच हजारमा गरिदिनुहोस् न अन्त हुँदैन अन्त कति दिनु त तपाईँलाई त साँढे पाँच हजार त मलाई ज्यादा लाग्यो नि त हौ लु न त म एउटा लास्ट भन्छु ल पाँच हजार दुई सयमा चाहिँ गरिदिनुहोस् न त त्यत्तिमा गरिदिनु न हौ दाजु मिलाइदिनु न हौ त्यतिमा

हुन्छ त्यसो भए पाँच हजार दुई सयमा होइन यदि अब त म राम्रो लाग्यो उयो भने त म अलिक थपिदिन्छु नि त तपाईँलाई अन्त न नसुर्ताउनु न त्यसको लागि त तपाईँले हामीलाई राम्रोसँग घुमायो सबै हामीलाई एकदम सन् सन्तुष्टि भयो भने त थपिदिन्छु नि ए हुन्छ हुन्छ त्यसो भए आउनुहोस् न त दाजु ठुलो गाडी ल्याउनुहोस् न बिहानको नि साँढे सात आठ बजीभित्रमा आयो भने हुन्छ साँढे सात आठबजीतिर आयो भने हुन्छ ए हुन्छ हुन्छ त्यति बेला आउनुहोस् न अन्त ल हुन्छ हुन्छ हुन्छ राखेँ हुन्छ बाई